पच्छिम बङ्गालमा चाहिँ मानिसहरूले आफ्नो सांस्कृतिक सम्पदा कसरी मनाउँछ भने चाहिँ जस्तै दुर्गा पूजा भयो दुर्गा पूजामा चाहिँ दुर्गा मातालाई मा मान्छेहरूले पुज्ने गर्दछ ज जसले दुर्गा पूजा मनाउँछ त्यो चाहिँ एउटा उनीहरूको लागि चाहिँ तिहार हो अनि त्यसैले गर्दा त्यो तिहार मनाएको निम्ति चाहिँ दुर्गा मातालाई पूजा गर्छ अनि त्यस त्यो दिन चाहिँ किन मनाएको हो भन्दा चाहिँ हामीले हिस्ट्रीमा पनि पाउँछौँ इतिहास हेर्दाखेरि त्यो पूजा चाहिँ किन मनाएको भन्दा चाहिँ द भिक्टर अफ गडनेस इभिल मतलब दुर्गामाताले चाहिँ डिमन अथवा अथवा उनीहरूको सैतानको राजालाई चाहिँ हराएको दुर्गामाताले त्यसैले गर्दा चाहिँ यो तिहार चाहिँ त्यसको नाममा मनाउने गर्छ अनि त्यति मात्र होइन त्यो तिहारमा चाहिँ जस्तै अब त्यो तिहारमा पूजा मात्रै होइन ठुलो प्रोग्राम राख्ने गर्छ अनि त्यो प्रोग्राममा चाहिँ डान्स अथवा नाच गान गीतहरू ट्रेडिसनल मतलब अब आफ्नो जातीय डान्स गीत अथवा आफ्नो जातीय प्रोग्रामहरू गरिने गर्छ त्यति मात्र होइन त्यो पूजामा चाहिँ जातीय फुड अथवा आफ्नो ट्रेडिसनल फुडहरू पनि बनाइने गर्छ अनि उनीहरू पूजा मनाएर दुर्गा मातालाई प्रे पनि गरिन्छ अनि त्यति मात्र होइन यो दुर्गा पूजा चाहिँ यो स्टेटमा यो दार्जिलिङ अथवा अरू जग्गा मात्र होइन अरू यो यो जग्गा मात्र होइन अरू कतिजनाले यसलाई यो पूजाहरू मनाउने गर्छ त्यो जग्गामा पनि त्यही ट्रेडिसनल फुड अथवा जातीय खाना जातीय डान्स आफ्नो गडप्रति उनीहरूले दिने गर्छ अनि यो पू पूजामा

पूजामा चाहिँ धेरै मान्छेहरू आउने गर्छ अनि यो पूजा चाहिँ खासमा यो पूजाको के रहस्य भने चाहिँ पावर अफ ह्यु पावर अफ् वुमन अनि अब नारी जातिहरू पनि कमी चाहिँ छैन भने त्यसैले यो पूजा दुर्गा पूजा मनाइने गर्छ